मलाई बाहिरको खानाहरूमा चाहिँ छोला बटौरा हरू मनपर्छ बाहिरको खाना धे धेरै नै टेस्टी हुन्छ घरको भन्दा हातहरू पनि हात चेन्ज भएको हुन् भएको कारणले गर्दा पनि मिठो हुन्छ बाहिर खानु निकै धेरै नै मज्जा आउँछ घरमा त्यही खाना घरमा बनाएर खाँदा मिठो हुँदैन तर बाहिर ढाबातिर गएर खाँदा निकै धेरै मिठो लाग्छ होटेलहरू होटेलमा चाहिँ होटेलको खानाहरूमा चाहिँ मलाई मोमो चौमिन मोमो चौमिनहरू मनपर्छ किन किनभने मिठो हुन्छ अरूले बनाएको आफूले बनाएको भन्दा धेरै नै मिठो मिठो लाग्छ मलाई मिठो लाग्छ घरमा पनि घरमा पनि बनाएर खान्छौँ तर त्यति टेस्टी हुँदैन बाहिरको जत्तिको टेस्टी लाग्दैन मलाई घरमा खा घरमा बनाएर खानु बाहिर खायो भने घरमा च्यालाला पनि हुँदैन किचनहरू पनि सफा हुन्छ का भाँडाहरू पनि सफा रहन्छ रुमहरू पनि नरा मैला रहँदैन सफा हुन्छ सफा हुन् सफा हुन्छन् मिठो मिठो हुन्छ बाहिरको खाना घरको भन्दा मलाई मिठो अ मिठो लाग्छ मज्जा पनि आउँछ एक प्रकारको बाहिर गएर खानु एउटै एउटै हातको खाना खाँदा खाँदा खाँदा खाँदा हामी वाक्क भइसकेको हुन्छछौँ त्यहीकारणले बाहिर गएर खानु हामीलाई धेरै नै मज्जा आउँछ धेरै नै मज्जा आउँछ